म फुल भनेको विशेष गरी जवाकुसुम एलोभेरा बाह्रमासे फुल यो फुलहरू मलाई लगाउनु मनपर्छ किनकि यो फुलहरू चाहिँ फुल सँगसँगै दवाईको काम पनि गर्छ आयुर्वेदिक मेडिसिन पनि हो यो फुलहरू भनेको र फलमा विशेष गरी करेला करेला बोडी र बैगुन भयो योहरू लगाउने काम गर्छु र फलमा अर्को छ अम्बक यही लगाउने काम गर्छु किनभने योहरू चाहिँ एकदमै यहाँनिर यो गाउँमा राम्रोसँगले र धेरै मात्रामा फल्ने फल र फुलहरू हो